कतिवटा कुराहरू चाहिँ खातामा लेख्ने काम हुन्छ काम पर्छ र खातामा लेख्छौँ कतिवटा बिलहरू के केहरू बनाउनु पर्छ त्यही हामी खातामा गर्छौँ गर्छु अन्त अरू कुरो कतिवटा अब साथीहरूसँग उयो गर्नु पऱ्यो भने यो फोनबाट म्यासेजहरू गर्छौँ इम्पोर्टेन्ट कतिवटा हुन्छ त्यस्तोहरू चाहिँ सब फोनबाट गर्छु